मेरो नाम रामबाबु राई हो र म मेरोमा सेगा जुत्ता मात्रै छ किनभने सेगा जुत्ता सस्तो दाममा राम्रो क्वालिटीको दिन्छ हामीले सेगा जुत्ता पाँच तिन सयदेखि उँभो पाउनु सक्छ तिन सयदेखिन् हामीले धेरैभन्दा धेरै महँगो महँगोभन्दा महँगो जुत्ता पाउँछ मेरोमा त अहिले हजारको छ र मलाई सेगा जुत्ता पुरै धेरै मनपर्छ किनभने टिक सस्तो र टिकाउ छ र मो रनिङ गर्दा कुनै पनि कपडा जस्तो हाफ प्यान्ट र मेरो सेगा जुत्ता र एउटा जुनै पनि भेस्ट र एउटा जुनै पनि जम्पर या विन्ड सिटर छ भने त्यसले म गर्नु सक्छु किनभने हामी पाहाडी इलाकामा बस्छ र त्यसै कारणले हामी यहाँ विन्ड सिटर चाहिँ लाउनै पर्छ किनभने चिसो लाग्ने सम्भावना हुन्छ त्यसले गर्दा र रनिङ गर्नु लागि कुनै विशेष खेलकुद कपडाको जरुरत पर्दैन किनभने रनिङमा खालि प्यान्ट लुगा भए पुग्छ प्यान्ट लुगा जुत्ता भए पुग्छ त्यही कारण हामी रनिङमा रनिङ गर्दा हामी रनिङमा फोकस र डेली गऱ्यो भने हाम्रो रनिङ राम्रो हुन्छ मेरो भनाई यति नै छ रनिङ गर्नु लागि कुनै जुत्ता र कुनै कपडाको त्यति लाइफमा खास इम्पोर्टेन्स छैन जस्तो मलाई मेरो सुझावमा लाग्छ धन्यवाद म रामबाबु राई